हेलो ए अनि को बोल्नुभएको ए म यहाँ एलेक्ट्रिक दोकानबाट फोन ग फोनमा बोल्दैछु मो सृष्टि एलेक्ट्रिक दोकान हो यो ए तपाईँले फोन गर्नु भएको थियो अस्ति के तपाईँले सामानहरू लगेर यो अलिकति कमप्लेन आयो भन्नु हुँदैथ्यो हो हजुर हजुर ए कुन चाहिँ कुन चाहिँ कम्पनिको लानु भएको थियो ए लोकल ए अन्त मैले तपाईँलाई त्यति बेला म त्यो दिन सायद दोकानमा थिइनँ होला तपाईँले बजाज लानु पर्छ उषा लानु पर्थ्यो तिनीहरू एकदम राम्रो कम्पनीको हो फेनहरू त्यसमा तपाईँले फिटिङ कसलाई गराउनु लाउनु भयो लोकल यता गाउँकोहरूलाई लाउनु भयो होला फिटिङ गराउनु नि ए त्यही भयो हजुर ए त्यही भएर होला अब तपाईँ कोमा त्यो जो जुन दिन किन्नुभयो त्यो दिन वारेन्टी कार्ड दिएको छ होला नि नि हजर त्यो कार्ड लिएर आउनुभयो भने चाहिँ म यहाँ आफ्नै दोकानको मान्छेहरू पठाएर म एकदम फिटिङ फिट्फाट गरेर चाटकचिटिक मजाको बनाइदिन्छु तपाईँको हजुर होइन फेन लिएर आउनु पर्दैन त्यसको अब तपाईँले कहाँ फिटिङ गर्नु भएको छ कतिवटा कोठाको लागि लानुभएको थियो ए चारवटा कोठाको लागि लानु भएको थियो चारवटा फेन लानु भएको थियो ए तपाईँ त्यो फेनै नभए चेन्ज गरेर उषाको कि बजाजको अलिकति पैसा थपथाप पारेर उषा कि बजाजको लानुभयो भने चाहिँ त्यो फिटिङ चाहिँ मजाले हुन्छ हजुर उषा कि बजाजको लानुभयो भने चाहिँ एकदम राम्रोे हुन्छ त्यति चाहिँ लानु पर्यो तपाईँले मान्छे चाहिँ म मेरो दोकानबाटै पठाउँछु अन्त ए तपाईँ आफै आउनुहुन्छ त्यो फेरि केमा पो लिएर आउनुहुन्छ ए अटो रिजर्भ गर्नुहुन्छ अँ तर फेन तपाईँले लिनुभयो भने राम्रो कम्पनीको लानुभयो भने तपाईँको वारेन्टी तपाईँको छ सालको वारेन्टी पाउँछ तपाईँले छ साल केही पनि हुँदैन केही भयो भने कम्पनीको तर्फबाट फ्री पाउनुहुनेछ हजुर फ्री पाइन्छ त पाँच सालको ग्यारेन्टी छ पाँच साल पाँच साल तपाईँको चिज केही हुँदैन तपाईँले उषा कि बजाजको लानु पर्छ हजुर उषा कि बजाज तपाईँले अहिले कुन चाहिँ लानु भएको छ लोकल लानु भयो होला त्यो लोकल चाहिँ त्यस्तो राम्रो हुँदैन तपाईँले ब्रान्डेडै लानु पर्छ हजुर हजुर ए हुन्छ हुन्छ त्यसो भए त्यसै गर्नु नि त आउनुहोस् कि यो नयाँ लिएर जानुहोस् ल दाजु

हुन्छ हुन्छ दाजु हुन्छ है राखेँ